हाम्रो आमा बाबाबाट सुनेको नेताको नाम चाहिँ सुवास घिसिङ हुन् उनले चाहिँ गोर्खाल्यान्ड ल्याउनको लागि धेरै सङ्घर्ष गरेको थियो र आमा बाबाहरूको मुखबाट चाहिँ हामीले उसको नाम सुनेको थियौँ